त्यस्तो पहिलाको त पोलिटिक्स थाहा छैन दुई हजार सातदेखिन्को चाहिँ तपाईँलाई भन्दैछु म बिमल गुरुङको टाइमदेखिन्को त्यस्तै भयो आन्दोलनहरू भइहाल्यो पुलिसले भ्याकुरा कुदाइ गरिहाल्यो कतिजना कहाँ पस्यो स्कुलहरू बन्द भयो पढाइ लस्ट भयो है धेरैवटा कुरामा अब मान्छेले मान्छेले धेरैवटा कुरामा अब उयो भएर गोइहाल्यो र स्कुलहरू बन्द भयो मान्छेको स्यालेरीहरू रोकिदिएर धेरैवटा काम कुरोहरू बन्द भएर गएर है नानीहरूको पढाइहरू बिजोग भएर सबै कुरा नै प्राय प्राय अब बन्दहरू भएर इन्टरनेटहरू छ्यापछुप भएर धेरैओवटा कुरामा अब प्रब्लमहरू भएर मान्छेहरू पक्रिएर जेलहरू पसेर के के भयो भयो अब अपिसहरू जलाइदिएर है धेरैवटा कुरामा प्रब्लमहरू हुँदै गयो र यसरी नै अब दुई हजार बाह्र आयो फेरि त्यस्तै आन्दोलनहरू हुँदै गयो है त्यतिखेर पनि त्यस्तै भइहाल्यो र अब अहिले घडी चाहिँ शान्ति छ यसरी अब होइन धेरै राम्रो कामहरू भएर गइरहेको छ सबै राम्रो हुँदै जाँदैछ अहिले हालैमा चाहिँ